हजुर को बोल्नु भएको हजुर हजुर हो त हजुर गराउँछ त हामी घुम्ने ठाउँहरू त यहाँनिर हाम्रो भन्नुपऱ्यो भने चाहिँ तपाईँको टोटल कति सात आठवटा पोइन्टहरू छ हाम्रो जस्तै अब तपाईँको डेलो दुर्पिन भयो अन्त साइन्स सेन्टरहरू छ हनुमान मन्दिर छ अनि तपाईँको एक दुइवडा मोनस्ट्रीहरू हुन्छ अनि यतापटि तपाईँको मोर्गन हाउस नर्सरीहरू पनि छ हजुर हजुर आरामले आरामले एक दिनमा त मज्जाले घुम्नु सक्नुहुन्छ यतै कतिजना हुनुहुन्छ तपाईँहरू आउने चाहिँ चारजना ए हुन्छ हुन्छ ठिकै हुन्छ त चारजना अनि तपाईँलाई यो हुनु त यहाँनिर हाम्रो कति हामिले त नर्मल्ली टु थाउजनहरू लिन्छ डिस्काउन त अब होइन हुनु त अब

तपाईँ कतिसम्म गर्नु सक्नुहुन्छ फिफ्टिन त होइन फिफ्टिन त अलिक कम्ती नै हुन्छ कि म तपाईलाई कति एट्टिनहरूसम्म चाहिँ गरिदिनु सक्छु हजुर हजुर सबै म गरिदिइहाल्छु त्यो त खानाहरू त तपाईँले त्यही अब नर्मल त्यही अब फ्राइड राइस चाउमिनहरू कि त अब भातहरू पनि पाउनुहुन्छ डेलोतिर त हजुर हजुर खानाहरू पनि आरामले हजुर तपाईँहरूले यहाँ आउनु भयो भने डेलोमा प्याराग्ल्याइडिङहरू गर्दा पनि भयो प्याराग्ल्याइडिङहरू गर्नु हजुर प्याराग्ल्याइडिङको चाहिँ अब तपाईँको त्यो टाइम हेरी हेरी छ टाइम हेरी हेरी अब तपाईँले अब कति मिनट गर्ने ए कति घन्टा गर्नु हुन्छ त्यो हिसाबले छ डिस्टेन्सबाट पनि छ तपाईँको अब पैँतिस सौहरू तिन हजारहरू गर्छ प्याराग्ल्याइडिङको चाहिँ नर्मल्ली कफेरको त तपाईँको कति तिन हजारहरू लाग्छ कफेर त तपाईँको हजुर हजुर कफेरको चाहिँ निक्कै लामै छ बाटो पनि हो

हजुर हजुर एक रात अगाडि जानु पऱ्यो हजुर एक रात अगाडि गएर त्यहाँनिर होमस्टेहरू हुन्छ हो त्यहाँनिर चाहिँ अब तपाईँले सोधेर बस्नु पऱ्यो त्यहाँनिर ला रेटहरू चाहिँ त्यस्तो थाहा भएन मलाई म त्यहाँनिर जानु त गएको छुइनँ कि गएँ भने पनि फर्स्टटाइमहरू नै हो मलाई भन्नुहोस् न कति कति तारिक आउने कालिम्पोङ घुमेर हजुर हुन्छ तर अब कालिम्पोङ घुमेर उयो कफेर गयो त्यसपिछे बेलुका बस्यो अन्त भोलि ब्यान चाहिँ तपाईँले हेऱ्यो सन्देस बनमा गएर हेर्दा भयो भोलि बिहान चाहिँ कालिम्पोङदेखि नोकडाँडा त्यही कफेर जत्तिकै नै डिस्टेन्स हो तपाईँलाई अलिकति नोकडाँडा चाहिँ अलिक टाढो पर्छ हजुर हजुर

हजुर हजुर झिलहरू छ त त्यहाँनिर एन्ट्री फी हजुर लाग्छ त बोटहरू पनि छ त्यहाँ तपाईँले त्यही झिलमा बोटिङहरू गर्दा पनि भयो कता कहाँ कता कता चाहिँजानु हुने तपाईँ कालिम्पोङ र कफेर नोकडाँडा चाहिँ ए अहिले चाहिँ कालिम्पोङ र कफेर तपाईँको यहाँनिर तपाईँको एटिन भइहाल्यो उताको थ्री थाउजन्ड भनेपछि कति फोर्टी एट

हुन्छ हुन्छ हुन्छ हुन्छ